हामीलाई चाहिँ अहिले चाहिएको एकदमै विकाससील विश्व जहाँ चाहिँ जसले गर्दाखेरि चाहिँ युथहरूलाई एम्प्लोइमेन्ट जुन देशको गरिबीता छ त्योहरू हटाइनु अनि धेरै कामहरू देशको इन्फ्रास्ट्रक्चर बढाउनु अनि देशलाई उन्नतिमा अघि बढाउनु नै सबैभन्दा ठुलो हो र यसैकारण चाहिँ विश्व साथै संसार परिवर्तन भइरहेको चाहिँ देख्न चाहन्छु